हामीले केही राम्रो काम गर्नु हो भन्दा अगाडि जसरी हामी केही अब जस्तै गर्नु केही राम्रो कुरा गर्नु छ भने अगाडि हामीले हामीले जसरी अब बाहुनहरूलाई बोलाएर घरमा सानो गोडा चार या त केही गरेर पूजाहरू गरेर जस्तो राम्रो सुरुआत गर्छौँ र हामीले काहीँ राम्रो केही राम्रो गरेर जानु गर्नु जानु छ भने हामी हाम्रो घरमा आफूभन्दा ठुलोको आशीर्वाद लिएर ढोगेर उहाँहरूलाई ढोगेर उहाँको आशीर्वाद लिएर हामी उहाँहरू बाहिर जान्छौँ घरबाट बाहिर जान्छौँ र त्यो काम गर्छौँ र हामीले अब केही अझ अर्को काम गर्नु छ भने मान्छेहरूले घरमा पूजाहरू गरेर मजाले भगवानहरूलाई ढोगेर भगवानलाई आमाबाबालाई भगवानलाई ढोगेर आमाबालाई ढोगेर घरबाट निस्केर जान्छन् र बाटोमा मन्दिरहरू छ भने मन्दिरमा गएर केही चढाएर भगवान मेरो काम सफल होस् भनेर यसरी आफ्नो कामहरू गर्छन् त्यसरी नै क्रिस्चियन्सहरूमा पनि अरू जातिहरूमा पनि उहाँहरूले आफ्नो आफूभन्दा जस्तै यिसुहरूलाई प्रार्थना गरेर केही प्रेयर्सहरू गरेर मान्छेहरू आफ्नो राम्रो काम गर्छन् र सबै जातिहरूले त्यसरी नै गर्छन् हामी चाहिँ हामी आफूभन्दा ठुलोलाई ढोग्छौँ भगवानमाथि भरोसा राखेर आशीर्वाद लिएर हामी अब राम्रो काम गर्छौँ केही गर्नुभन्दा अगाडि राम्रो सोचेर राम्रो आफूले राम्रो सोचे भने सबै काम राम्रो हुन्छ र आफ्नो आफ्नो भित्रबाट चाहिँ एउटा नेगेटिभ होइन पोजिटिभ थट लिएर चाहिँ हामीले केही राम्रो काम गर्नुपर्छ र आफूभन्दा ठुलोलाई मान्नुपर्छ भनेको सुन्नुपर्छ